अब भाइ बहिनीहरू अब भाइ बहिनीहरू त छ अहिले बहिनीहरू छैन भाइहरू छ भाइहरू पनि कति बितेर गयो अब एकजना भाइ छ उनीहरूसँग मिलजुल त अब राम्रै छ पहिला पनि अब पहिला अब बितिने भाइहरू पनि राम्रै थियो राम्रै आनीबानी यताउता मिलजुल त्यस्तै बसिरहेको थियौँ अहिले अब एकजना भाइ छ उसँग मिलजुल गरेर बसिरहेको छौँ सबै कुरो राम्रै छ अब त्यस्तो केही नराम्रो कुरोहरू गर्दैनौँ बाझोजुझो गर्दैनौँ गाउँ ठाउँमा पनि केही गर्दैनौँ हामी राम्रै भएर बसिरहेको नै छौँ